सबैभन्दा ठुलो त मान्छेको मन चाहिँ राम्रो हुनुपर्छ मन चाहिँ ठुलो हुनुपर्छ मान्छेले धन सम्पति मात्र कमाएर ठुलो ठुलो घरहरू बनाएर धेरै धेरै पैसाहरू जम्मा गरेर तर आफूले अरूलाई सेवा गर्नु नसक्ने मन त्यस्तो भएर त केही अब मलाई उयो लाग्दैन र सबैभन्दा महत्त्व चाहिँ मान्छे चाहिँ सबै भन भन्दा चाहिँ मनको चाहिँ राम्रो हुनु पर्यो सरल नम्र अरूलाई छमा दिने अरूको दुखः बुझिदिने हौ त्यस्तो मन भएको मान्छे चाहिँ भएको राम्रो लाग्छ